ए अस्ति मैले तपाईँकोबाट मोबाइल लिएको थिएँ ए हजुर हजुर त्यो मोबाइल चाहिँ जत्ति मैले दाम तिरेको थिएँ अनि त्यस्तो चाहिँ छैन रहेछ यो मोबाइल अलिकति प्रब्लम देखायो मेरो मोबाइल अनि तपाईँले ग्यारेन्टी दिनु भएको थियो त्यो मोबाइल चाहिँ एकदमै चार्जिङमा पनि प्रब्लम भयो कलिङमा पनि प्रब्लम भयो तपाईँहरूले डुप्लिकेट सामान बेच्नु हुँदोरहेछ अब यो चाहिँ म के गर्छु भने फर्काउनु चाहन्छु यो तपाईँको पन्ध्र दिन भयो यो पन्ध्र दिन भएको छ अनि यो एकदम ओप्पोको एकदम न ओप्पोको लगेको अस्ति तपाईँ नै हुनुहुन्थ्यो एकदम ग्या राम्रो छ भनेर तपाईँले दिनुभयो मैले एकदम प्याक गरेर लगेको तर यो चाहिँ चार्जिङमा पनि प्रब्लम छ साउन्डमा पनि प्रब्लम छ यो फोन चाहिँ म फर्काउन चाहन्छु यसरी कस्टमरहरूलाई दुःख नदिनुहोस् धेरै मान्छे सिधा सोझोहरूले यसरी नै फोनहरू किनेर उनीहरू चाहिँ अहिले एकदम भुप्रेको छ तर मैले किनेँ तर मलाई चाहिँ अब थाहा छ यसरी दोकानेहरूले ठग्छ भनेर हो तपाईँहरूले ठगिराख्नु भएको छ पुरानो मोबाइललाई नै बनाएर नयाँ भनेर तपाईँहरूले बेचिराख्नु भएको छ अनि मलाई चाहिँ त्यो म त्यही कम्पनीको चाहिँ लिदिनँ मलाई अब अविश्वास भयो ओप्पोप्रति अनि तपाईँहरूले नयाँ कम्पनीको भनेर दिनुभयो सायद त्यो नयाँ होइन होला अनि अब म चाहिँ नयाँ अर्को लिन्छु तर त्यही कम्पनीको चाहिँ लिदिनँ अनि मलाई अफर पनि चाहियो किनभने मैले एकदम त्यो त विश्वास गरेर किनेको त्यसको साउन्डको पनि प्रब्लम भयो अनि त्यस चार्जको पनि प्रब्लम भयो अब त्यो प्रब्लम नहुने तपाईँले जस्तो चलाउँदै हुनुहुन्छ मलाई पनि त्यस्तै फोन चाहियो त्यो पाउँछ कि पाउँदैन त्यो त हो कि तर अब सबैले भन्दैथियो त्यो दोकानबाट चाहिँ नलिनु नलिनु त्यहाँ चाहिँ सबै डुप्लिकेट बेच्छ भन्दैथियो अब तपाईँकै अनुहार हेरेर चाहिँ मैले किनेको राम्रो पाउँछ भनेर हो दोकान चलोस् मेरोबाट पनि एडभर्टाइज होस् भनेको तर फर्स्टमै यस्तो भयो तर केही छैन ठिकै छ म भोलि फोन लिएर आउँछु मलाई तर एकदम ब्रान्डेड दिनुपर्छ तपाईँको राम्रो सामान दिनुभयो भने चाहिँ अरूले पनि फेरि मगाउँछ है हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ मेडमलाई कति बजी भेट्नु पाउँछ अब भोलि कति बजी आउनु पर्ने तपाईँ नै हुनुपऱ्यो नि अब अर्कोसँग त हुँदैन

हुन्छ भोलि नौ बजी चाहिँ म आइपुग्छु है गाडीमा हुन्छ हवस् थ्याङ्कयू